मलाई नेपाली भाषाको मिडिया र शिक्षा प्रणालीमा पर्याप्त प्रतिनिधित्त्व छ जस्तो लाग्दछ किनभने नेपाली भाषा दार्जिलिङ क्षेत्रमा फर्स्ट ल्याङ्ग्वेजको रूपमा पढाउने गरिन्छ र यस भाषाले भारतको संविधानमा पनि मान्यता प्राप्त गरिसकेको छ मिडियामा पनि नेपाली भाषाको पर्याप्त प्रतिनिधित्वहरू रहेको पाइन्छ पत्र पत्रिका न्युज च्यानलहरू पनि नेपाली भाषामा पर्याप्त मात्रमा रहेको पाइन्छ र अहिले इन्टरनेटहरूमा पनि नेपाली भाषामा धेरै आर्टिकल्सहरू छापिने गरिन्छ र धेरै इन्टरनेट पेजेसहरू पनि नेपाली भाषा सम्बन्धित रहेको पाइन्छ